हेलो

नमस्ते अँ ए अँ अँ अब त्यो चाहिँ नानी तिम्रो रिजल्टको मार्क्सहरू हेरेर कुन पर्सन्टेजमा कुन सब्जेक्टमा कति आएको छ होइन अब कमसेकम सिक्सटी एभब सेभेन्टी एभब एटी एभब त्यो मार्क्स हेरेर चाहिँ कुन सब्जेक्टमा कति आएको छ त्यो हेरेर चाहिँ अब तिमीले सब्जेक्ट छान्नु पर्छ होइन नत्र भनेदेखि तिमी अब फेरि नपाउनु पनि सक्छौ एकदमै कम्ती मार्क्स छ भने चाहिँ त्यो सब्जेक्ट छाने पनि आफूले र त्यो सब्जेक्टमा कुन कुन उमा चाहिँ कति कति पर्सन्टेज ल्याएको छौ कति कति मार्क्स ल्याएको छौ त्यो हेरेर चाहिँ सब्जेक्ट छान्नु पर्छ र अहिलेलाई अब राम्रो मार्क्सहरू आएको छ भनेदेखि साइन्स लिनुसक्यो र साइन्सको म्याथहरूतिर चाहिँ राम्रो उयो छ भनेदेखि साइन्स लिनुसकिन्छ साइन्समा छिटो हुनुसक्छ र अर्को अब आर्ट्सतिर जाने हो भने पनि नराम्रो त शिक्षा कुनै पनि हुँदैन शिक्षा भन्ने कुरा त सबै राम्रो हुन्छ तर अब नोकरी गर्ने र पैसा अब हाम्रो आर्थिक अलिकति घर व्यवहारलाई सुधार्नु पर्ने हेर्नु हो भनेदेखि चाहिँ अलिकति अब साइन्स लिएर कमसेकम उच्च माघ्यमिक टुएल्भ पास गरिसकेपछि आइटी आइटीआईहरू के के गर्नुको लागि चाहिँ साइन्सको मार्क्स राम्रो छ भने चाहिँ साइन्स लिँदा पनि हुन्छ नत्र भनेदेखि अब आर्ट्सबाट पनि नराम्रो त हुँदैन आर्ट्सबाट पनि पढ्नु सकिन्छ आर्ट्सबाट पनि राम्रो आर्ट्स सब्जेक्टमा अँ अँ अँ अँ अँ हुन्छ पछि अब डब्लुबिसिएसको लागि अलिक माथि उच्च आर्ट्सबाट पनि थुप्रै लाइनहरू छ अहिलेलाई है सोसियोलोजीहरू निस्किन्छ र यतापटि साइन्समा हो भने चाहिँ अझै बेसी थुप्रो उयोहरू मौकाहरू चान्सहरू पाइन्छ तर आर्ट्समा चाहिँ अब छैन छँदै छैन भन्ने कुरो होइन आर्ट्समा पनि भरमार त्यस्तो खुल्छ हुन्छ तर अब आफ्नो कोसिस पनि हो र अब त्यसलाई चाहिँ के हरे मार्क्स राम्रो हेरेर एकपल्ट त्यो मार्क्सहरू मलाई पठाइदियो भने हुन्थ्यो नि नानीले लिएर आए पनि हुन्थ्यो नभएदेखि पठाइदियो भने म हेरेर विचार गरेर भन्ने थिएँ नि है हुन्छ अँ हुन्छ हुन्छ अँ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ अँ हुन्छ बाई